म चाहिँ समाचार चाहिँ विशेष गरेर डिडी नै हेर्छु एक घण्टाको लागि किनकि अब करेन्ट एफेएर्स चाहिँ हाम्रो लागि धेरै इम्पोर्टेन्ट छ म चाहिँ यो मान्छु र म चाहिँ विशेष गरेर शिक्षाको बारेमा राजनीति खेलकुद र मनोरन्जनको बारेमा व्यापारको बारेमा जे त्यो देश विदेशमा के हुँदैछ त्यसको बारेमा चाहिँ रुचि रख्छु जान्नको लागि र खास गरेर म डेली एक घन्टाको लागि चाहिँ म यो समाचार हेर्छु र म अरूलाई पनि यसको बारेमा धेरै प्रोत्साहित गर्छु कि समाचार हेर्नु एभ्री डे भनेर र यसको धेरै फाइदाहरू पनि हुन्छ आफ्नो लागि आफ्नो परिवारको लागि समाजको लागि र धेरैवटा कुरा हामीहरूले सिक्न सकिन्छ